कालिम्पोङको मेन अब पर्यटक स्थल चाहिँ डेलो हो होइन डेलो चाहिँ अब कालिम्पोङको होम्सदेखि माथि अब कालिम्पोङको एकदमै अब एलिभेसन अब टप एलिभेसनमा टप हाइटमा लोकेटेड छ होइन एकदमै चिसो रमाइलो हुन्छ डेलोमा अब इन्भाइरोमेन्ट पनि एकदमै राम्रो छ पाइनको रुखहरू छ पाराग्लाइडिङहरू पनि डेलोबाट हुन्छ र डेलोबाट नि अब कालिम्पोङको सबै ठाउँहरू अब एकदमै दृश्य राम्रो देखिन्छ र अर्को चाहिँ हो दुर्पिन दुर्पिन डाँडा पनि एकदमै अब नेचर लभरहरूको लागि त झन् अब यो राम्रो प्लेस हो त्यहाँ चाहिँ अब मोनेस्ट्री छ दुई तिन गुम्बामा चाहिँ होइन त्यसको इन्फ्रास्टक्चर चाहिँ यत्ति दामी छ होइन अब वर्णन नै गर्न सकिँदैन अन्त अर्को अर्को चाहिँ ठाउँ हो लाभा अब त्यहाँ चाहिँ स्नोफलहरू पनि हुन्छ पुरा लजहरू होम्सस्टेहरू होइन त्यहाँ पनि त्यही हो अब इन्भाइरोमेन्ट लभरहरूको लागि चाहिँ एकदमै राम्रो घुम्ने ठाउँ हो लाभा पनि कालिम्पोङको